मलाई याद भएका पाँच दिनाङ्कहरू चाहिँ हुन् पच्चिस डिसम्बर दुई हजार बाह्र उन्नाइस फरवरी दुई हजार एघार अनि सत्र अक्टोबर दुई हजार एघार अनि अठार अक्टोबर दुई हजार तेइस अनि अन्तमा चाहिँ पच्चिस नोभेम्बर दुई हजार बाइस